साहित्यको विषयमा साहित्यकारहरूको विषयमा भन्नुपर्दा मलाई मनपर्ने साहित्यकार एकजना अहिलेको जल्दोबल्दो भर्खरै उहाँले भर्खरै मात्र कलम चलाउनुभएको तर सशक्त नारी हुनुहुन्छ मन्जुला तामाङ सुब्बा उहाँको तिनवटा कृतिहरू छ एउटा इजा अर्घ एउटा मुक्तक र एउटा चाहिँ कुहिरोभित्र घुम भनेर एउटा निकाल्नुभएको छ जस्तै इजा अर्घमा चाहिँ उहाँको छोरीको चाहिँ मृत्यु भएको र छोरीको उयस छोरीको यादमा चाहिँ उहाँले इजा अर्घ छोरीकै नाममा इजालाई नै श्रद्धाञ्जली स्वरूप यो कृति निकालेको छ र त्यसरी नै अहिले भर्खरै उहाँको एउटा कृति चाहिँ उयो मैले भन्नैपर्ने उल्लेख गर्नैपर्ने कुरो चाहिँ किनभने चाहिँ उहाँको त्यो कृतिमा चाहिँ घुम कुहिरोभित्र घुम भनेर लेख्नुभएको छ र हामीले चाहिँ जहिले पनि घुम भन्नेबित्तिकै टाढो नजिक जस्तै पनि घुम भन्नेबित्तिकै घुमलाई चाहिँ जहिले तहिले कुहिरोले ढाकिरहेकै हुन्छ र जाडो एकदमै जाडो ठाउँ हो र जहिले पनि हामीले घुम भन्नेबित्तिकै त्यो जाडो महसुस गर्छौँ जाडै नभए पनि घामै लागिरहेछ भने पनि हामी चाहिँ त्यो जाडो महसुस गर्छौँ तर त्यो घुमभित्र चाहिँ कस्ता कस्ता कुराहरूले चाहिँ कुहिरोले चाहिँ छोपिएको छ भन्ने कुरो चाहिँ त्यो कृतिले चाहिँ बुझाएको छ त्यसमा चाहिँ के छ भने जस्तै भर्खरै मात्रै उहाँले त्यो कृति लेखिरहँदाखेरि मलाई भन्नुभयो बहिनी सिलगढी जानुपर्छ एकजनालाई भेट्न जानुपर्छ मेरो त्यो कृतिमाथि भनेर भन्नुभए पश्चात म त्यहाँ पुगेँ उहाँसित गएँ हुन्छ भनेर म उहाँसित गएँ जाँदाखेरि हाम्रो साइनो पिक्चरमा आमालाको भूमिका निभाउनु हुने आदरणीय गुरुआमा बिम बिमला सुब्बालाई भेट्नु गएको रहेछौँ हामी म छक्कै परेँ दिदीले मलाई भन्नुभयो तिमीलाई सरप्राइज हो म तिमीलाई अहिले नाम भन्दिनँ भनेर त्यहाँ गएर मात्रै मैले बुझेँ कि बिमला सुब्बा हुनुहुँदो रहेछ उहाँले सुनको औँठीजस्तो चर्चित नाटकमा पनि उहाँले भूमिका निभाउनु भएको छ उहाँको थुप्रै थुप्रै यस्ता नाटकहरू खेलिसक्नु भएको छ बिमला सुब्बाज्यूले होइन र उहाँ त्यहाँनिर जाँदाखेरि उहाँ हामीलाई देखेर उहाँ रुनु भयो धरधरी रुनुभयो र उहाँले के भन्नुभयो भने म ओझेलमा परिसकेको नाटककार होइन र यो चाहिँ यस्तो क्षेत्र रहेछ जुन क्षेत्रले चाहिँ आज मलाई यसरी खोज्दै आयो तपाईँहरूले मलाई म तपाईँहरूलाई चिन्दिनँ तर तपाईँहरूले मलाई चिनेर यसरी खोज्दै आउनुभयो र आज दे आज चाहिँ मलाई त्यो पछतावा छैन मैले नाटक किन खेलेँ साहित्य क्षेत्रमा मैले नाटक विधामा किन खुट्टा हालेँ भन्ने चाहिँ मलाई आज चाहिँ दुःख मन छैन म यत्ति दिनसम्म चाहिँ एकदमै अस्वस्थ्य हुनुहुन्थ्यो रहेछ उहाँको डायलाइसिस भइरहेको त्यो अवधिमा र उहाँले भन्यो मलाई कता कता मन दुखिरहेको थियो आज मैले यत्रो नाटक विधामा यत्ति ठुलो काम गरेँ तर मलाई एकजनाले पनि सम्झना गरिरहेको छैन भन्ने मलाई भान भइरहेको थियो तर आज चाहिँ मलाई चाहिँ गलत साबित गराइदिनु भयो तपाईँहरू आएर होइन सा गलत साबित गराइदिनु भयो एकदमै म तपाईँहरूप्रति धन्यवादी छु आज चाहिँ मलाई थाहा छ मेरो म मृत्यु चाहिँ एकदमै नजदिक छ हुनसक्छ म तिन महिना पनि म काट्दिनँ तर तपाईँहरूको यो सम्मान तपाईँहरूको यो मायाले चाहिँ मलाई लाग्दछ आफू चाहिँ तिन वर्षसम्म म बाँच्छु चाहिँ मलाई लाग्द लाग्दैछ भने जब उहाँहरू जब त्यति बेला चाहिँ मैले यो साहित्य विधा चाहिँ मैले बुझैँ के यो हामीले अहिले नै फल पाउनु पाउँछौँ भन्ने चाहिँ होइन रहेछ फल चाहिँ त्यति बेला पनि पाउँदो रहेछौँ होइन मृत्यु पर्यन्त पनि त्यसको फल चाहिँ पाउँदो रहेछ भन्ने चाहिँ उहाँको त्यो भावनाले उहाँको त्यो भनाइहरूले चाहिँ बुझेँ